अब राजनीतिक संरचनाहरू हाम्रो दार्जिलिङको जिल्लाको होइन हेर्नु हो भने अब दार्जिलिङ जिल्लामा अब है बितेको दिनहरूमा जति पनि पोलिटिसियन्सहरू थियो अब अहिले पनि अब छ अब होइन तिनीहरू भने सबै अब के भन्नु जुनै जोगी आए पनि कानै चिरिएको भने जस्तै हो जस्तै अब पास्टमा सुभाष घिसिङ थियो त्यहाँबाट बिमल गुरूङ आयो त्यहाँबाट अनित थापा आयो त्यहाँबाट पनि नाना थरीको नेताहरू छ होइन अब यो नेताहरूमा सुभाष घिसिङले पनि सबै दार्जिलिङ डिस्ट्रिक्टको मान्छेहरूलाई अब डिजिएचसी ल्यायो अब अब सिक्टी एटको आन्दोलनको टाइममा अब कति मान्छै मर्यो मर्यो होइन अब त्यो आन्दोलनमा मान्छे मर्यो यत्रो त्यो मान्छे मरेर गयो अब कुराहरू होइन अब सबै नेताहरू त्यस्तै हो अब तर अब अहिले भने अब पञ्चायत भोटहरू पनि भइसकेको छ पञ्चायत प्रधानहरू पनि चुनिइसकेको छ तर चुनेर के फाइदा सबै त अनपढ अनपढै छ पढेको लेखेको नेताहरू कोही छैन सबै अनपढ मात्रै छ